हाम्रो चाहिँ है यस यो कालिम्पोङ जिल्लामा चाहिँ कति गरमहरू जग्गा हुन्छ है गरम जग्गामा चाहिँ तपाईँको धानहरू हुन्छ कोदोहरू रोप्छौँ है कति जग्गा चाहिँ अब धानहरू हुँदैन त्यही कारणले गर्दा चाहिँ त्यतातिर चाहिँ मकैहरू रोप्छौँ है मकैहरू राम्रो हुन्छ मकैहरू चाहिँ अब बस्तुहरूलाई दिन हुन्छ र मान्छेहरू पनि खान हुन्छ भनेर रोप्छौँ है र तपाईँको अर्को छ अदुवा छ अदुवा पनि तपाईँको सिजनमै राम्रो हुन्छ सिजनैपछि रोप्छौँ अदुवा पनि र तपाईँको अलैँची छ एउटा अलैँची पनि राम्रो हुन्छ कति जग्गा तर राम्रो पनि हुन्छ कति जग्गा राम्रो पनि हुँदैन अलैँची पनि है यो पनि तपाईँको सिजनैपछि पनि रोप्छौँ है र अरू चाहिँ तपाईँको के छ भने अरू चाहिँ तपाईँको गाईहरू पाल्छौँ कतिले बाख्राहरू पाल्छौँ है सुँगुरहरू पनि पाल्छौँ कुखुराहरू यसो पालेर पालेका छौँ घरहरूतिर